हामी नेपाली स्कुल पढेर आएको हो नेपाली स्कुलमा चाहिँ अब धेरै नै नेपाली भाषाको त्यही अब यो संसारमा धेरै नै मान्यता छ तर अब अहिले नेपाली भाषामा मान्यताभन्दा चाहिँ अब इङ्गलिसको पनि नै त्यस त्यत्तिकै छ अब हामी जब बाहिरतिर काम गर्नु जान्छौँ त अब सबैभन्दा ठुलो इङ्गलिसको नै लिन्छ तर त्यो पनि होइन तर अब हाम्रो खास जन्म चाहिँ हाम्रो नेपाली नै हो तर अब हामी पहिला पढ्दा चाहिँ अब हामी नेपाली भाषा थियो इङ्गलिस थिएन अनि तर अब अहिले सम्झिँदा चाहिँ अब नेपालीलाई जत्तिको मान्यता दिन्छ त्यत्तिकै इङ्गलिसलाई पनि दिनुपर्छ जब हामी बाहिरतिर काम गर्नु जान्छौँ हामी नेपाली बोल्दखेरि कसैले पनि बुझ्दैन किनभने इङ्गलिसबाट नै सबै अब बोल्नु लेख्नुदेखिको सबै इङ्गलिसबाट नै हुन्छ हो हामीले नेपाली भाषालाई पनि मान्यता त दिनुपर्छ तर त्यो भन्दामा हामीले इङ्गलिसलाई पनि त्यत्तिकै दिनुपर्छ किनभने जे काममा पनि जत्ता जाउँ जुनै देशमा जुनै कन्ट्रीमा जाउँ इङ्गलिसै को बेसी चाहिँ अब मलाई चाहिँ लाग्छ जत्तिसक्दो नेपालीभन्दा चाहिँ अब अहिले चाहिँ इङ्गलिसलाई नै मान्छेले मान्यता चाहिँ बेसी दिएको छ अब हुनु त हो नेपाली भाषालाई दिनुपर्छ तर अब अहिले चाहिँ अहिले घडी चाहिँ अब इङ्गलिसलाई इङ्गलिसमा पनि दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ किनभने अब जहाँ जाँदा पनि त्यो इङ्गलिसबाट सोद्धाखेरि अब इङ्गलिस नजान्दा चाहिँ अब कत्तिको दुःख चाहिँ हुन्छ अब अब हुन्छ तर अब हामीले नेपालीलाई पनि त्यत्ति हेला चाहिँ गर्नुहुँदैन अब नेपा आ आजकलको नानीहरूले त अब नेपालीहरू त अब पढ्नु पनि बिर्सिसक्यो अब अहिले बेसी सबैले इङ्गलिसमा गरेकोले अब अहिलेको नानीहरूले त क खहरू त चिन्नु पनि अब छोडी सकिसक्यो अब अब अहिले यस्तो भई भएको छ अब तर अब हामी हामीले अब सरहरूलाई पनि अब भन्नुपर्छ आ हाम्रो नानीहरूलाई नेपाली भाषाको लागि पनि धेरै नै मान्यता दिनुपर्छ भन्ने पनि छ अब इङ्गलिस पनि त्यत्तिकै दिनुपर्छ नेपालीमा पनि त्यत्तिकै दिनुपर्छ अब जुनै देशमा गए भने पनि बेसी नेपालीभन्दा त तर इङ्गलिसै चल्छ